हेलो भन्नुहोस न म यहाँ वक गर्दै थिएँ कि अफिसको अन्त एकछिन रेस्ट गरिरहेको थिएँ अन्त साथीले कल गर के हो के भन्नु भयो बुझिन साथी ए अँ त्यही त गर्दै थिएँ नि तिमीले गर्दैछौ ए अँ हजुर ए हजुर हजुर ए अँ अँ अँ अँ हजुर हजुर मेरो पनि अब यस्तो प्लान त थिएन कि अब तपाईँले भन्नु भएछ हो अब अब त्यतैतिर जानु पर्ला जस्तो छ अँ नि सर त्यहाँ त ग गरम हुन्छ हरे नि है सर हजुर हजुर ए अच्छा ए अँ अँ त्यसो गर्दा पनि हुन्छ होला सर ए हजुर ए हजुर हजुर अँ त्यस्तो गर्दा पनि हुन्छ हजुर अँ नि हौ म त यहाँ तनाव लागिसक्यो हजुर फेरि भन्नुहोस् न ए अँ अलिक नेटवर्क डिस्टर्ब थियो कि नि यसो लगाइदिउँ होइन खट्टु सट्टु खट्टु सट्टु पनि बोकेर जाउँ होइन ए हजुर हजुर कन्फर्म हुन्छ हजुर आज ए हुन्छ साथी हुन्छ साथी